इन्डुवर गेम भन्दाखेरि के बुझिन्छ भन्दाखेरि त्यसमा इन्डुवर गेम घरमै बसी बसी खेल्ने क्यारम बोर्ड चेस साँपसिँडी अनि गुच्छाहरू धेरै हामी खेल्ने गर्थ्यौँ खेल्ने गर्छौँ हामी घरभित्र नै बाघ चालहरू खेल्ने यो घरमा र बेसी एउटा ज्ञान एउटा खेल हो यसमा चाहिँ यसमा चाहिँ तपाईँहरूको अझै यसमा तपाईँहरूको ध्यान लगाउने अझै अझै अझै अरू गर्दै लाँदा अझै कन्सनट्रेसन फोकस गर्ने अझै त्यो टाइमहरू हामी दिन सक्छौँ त्यही इन्डुवर गेमहरूले हामीलाई हाम्रो दिमागलाई अझै अझै बुद्धिमानी अझै ज्ञान बडाउँदै जान्छ अझै हामी अझै बुद्धिशाली हुँदै जान्छौँ